हाम्रो घरमा चाहिँ है हजुरआमाकोमा चाहिँ पुरानो पहिलाको पैसा छ है मानौँ पहिलाको एक रुपियाँ एक रुपियाँ होइन एक पैसा पच्चिस पैसाहरू त्यस्तोहरू छ है अहिले पनि हाम्रो घरमा हामीले राखेका छौँ अब हजुरआमा नभए तापनि हामीले त्यो पैसालाई राखिराखेका छौँ अहिलेसम्म हामीले त्यो प्रयोग गर्नु त सक्दैनौँ तर पनि हामीले पुर्ख्यौली हो भनेर हामीले राखिराखेका छौँ र हाम्रो घरमा एउटा रेडियो छ रेडियोको नाम चाहिँ प्रकाश रहेछ है त्यो प्रकाश रेडियो चाहिँ पहिलाको फेमस् रेडियो भनौँ न पहिलाको फेमस् रेडियो रहेछ र त्यति नै